दार्जिलिङ जिल्लमा यो चियापत्तीले त नाम प्रसिद्ध छ नै त्यस त्यसबादमा पनि अहिले पर्यटकहरू निकै आउने गर्छन् पर्यटकहरूको लागि होमस्टेहरू बनाएको छन् होमस्टेको होमस्टेले अहिलेघरी दार्जिलिङमा राम्रो चलिरहेको छ अब हामी पनि यो होमस्टेहरू बनाउने भन्ने तर्फ लागि रहेको छौँ